अब हाम्रो गाउँ त विशेष अब यो चिया कमान हो र प्रायः मानिसहरू कमानतिर काम गर्नु जान्छन् त्यसरी जीवन धारण गर्छ अब स्कुलहरू पनि छ यहाँ प्राइभेट स्कुलहरू छ कति अहिले त स्कुलमा टिचरहरू गर्छन् कतिले चाहिँ अरू दोकानहरू पनि छ दोकानहरू छ अन्त अहिलेको त्यही उयो यता उता त अब दोकान भन्दा नि थुप्रै अब राम्रै प्रकारको दोकानहरू छ जस्तै अब बजारतिर कतिवटा स सामानको लागि बजारै जानु पर्छ भन्ने छैन सुविधा छ सबै थोक कोही यहाँ विशेष गाडी घोडाहरू पनि राम्रैसँग चल्छ गाडीहरू कतै जानुको लागि त कतिपयले त्यही गाडीकै उयोले अनि कमाइले पनि आफ्नो जीवन धान्दै छ

कतिजना यहाँ छेउमा के छ भने हाम्रो त्यो न्योरा प्रोजेक्ट छ त्यहाँ काम गर्नेहरू पनि छ त्यता पनि जान्छ अरू जो हाम्रो यता अलिक वरिपरि चाहिँ भनौँ सामसिङ भनौँ त्यतातिर चाहिँ राम्रो उयोहरू छ टुरिज्मको लागि यहाँ चाहिँ अलिक हाम्रो त्यस्तो उयो भइसकेको छैन एक्लै यो चिलाउने बगान एक्लै परेकोले गर्दाखेरि यता चाहिँ अब थुप्रै एरिया जोडिँदै जोडिँदै गएकोले गर्दाखेरि त्यता चाहिँ राम्रो यो छ टुरिज्मको पनि राम्रो यो छ हाम्रो चाहिँ त्यही हो बगानकै मात्रै बाहिर काम गर्नेहरू छ धेर कतिजना नत्र भने चाहिँ त्यही बगानकै उयो गर्नेहरू छ उही कति अब पढेको केटाहरू छ उनीहरूको त्यही हो अब सर्भिस त अब अहिले त्यति सुविधा छैन त्यसले गर्दा उनीहरूले के गर्छ भने यो प्राइभेट स्कुलहरू खोलेको छ इङ्ग्लिस स्कुलहरू ती स्कुलहरूमा पढाउँछ त्यसरी पनि उनीहरूले आफ्नो जीवन धान्दै छ यस्तै छ यहाँ चाहिँ हाम्रो